मेरो नाम सुषमा राई हो म कालिम्पोङ जिल्लाको समथार खासमहलभित्र पर्ने पूर्व काबी गाउँ निवासी सबिरमान राई अनि कमला राईकी कान्छी छोरी अनि मैले मेरो प्राइमेरी स्कुल चाहिँ गाउँकै प्राथमिक पाठशालादेखि सुरु गरेँ त्यसपछि मैले त्यहाँ त्यहाँ क्लास टूसम्म पढेर फेरि मेरो स्कुल अर्को प्राइमेरी स्कुलबाट फेरि क्लास वनदेखि क्लास फोरसम्म मैले त्यहाँ पढेँ त्यसपछि मेरो हाई स्कुलको पढाइ सिन्जी शङ्कर हाई स्कुलमा पढ्न थालेँ त्यहाँबाट मैले क्लास फाइभबाट हायर सेकेन्डेरी क्लास टुवेल्भसम्म त्यहीँनिर मैले पढिसकेको हो गाउँमा जति पनि मैले घरबाट हिँडेर स्कुल गएँ घरकै भात खाएर घरकै लुगा लगाएर घरमा काम गर्दै एकदमै राम्रोसँग बित्यो मेरो बचपन मेरो शैशवकाल एकदमै राम्रोसँग बितेको थियो त्यसपछि भने म त्यहाँदेखि उताको पढाइको लागि घरबाट निस्कन पऱ्यो घरबाट टाढा जानपऱ्यो किनभने त्यहाँदेखि बेसी उच्च पढाइ गर्नको निम्ति गाउँमा त्यो सुविधा थिएन त्यसपछि म कलेज पढ्न भनी कालिम्पोङ बसाइँ सरेँ कालिम्पोङमा सानो कोठा लिएर त्यहाँनिर मैले क्लुनी महिला महाविद्यालयबाट नेपाली सम्मान अथवा नेपाली अनर्समा स्नातक तहको पढाइ गरेकी हुँ र त्यहाँ पनि मैले तिन वर्षको पढाइ सकेर त्यसपछि फेरि म अघि पढ्नको निम्ति सिलगढी आएँ र सिलगढीमा उत्तर बङ्ग विश्वविद्यालयमा एमए अथवा स्नातकोत्तरको अध्ययन सुरु गरेँ यहाँ आएर म साथीहरूसँग रेन्टमा भाडामा डेरा लिएर बसेँ र यहाँको मेरो पढाइ दुई वर्षको पढाइमा एकदमै राम्रोसँग रमाइलोसँग बिताएँ मैले जति पनि मेरो विद्यार्थी जीवन एकदमै सबै साथीहरूको प्यारो भएर सर गुरुमाहरूको प्यारो भएर सबै कार्यक्रमहरूमा सहभागिता जनाएर मैले बिताउँदै आएँ एकदमै मङ्गल मैले त्यसको आनन्द लिएँ मैले त्यसको फाइदा उठाएँ र म एकदमै अझ अगाडि पनि त्यसरी नै सबैको प्यारो भएर जान चाहन्छु यहाँदेखि अझै पढ्न चाहन्छु र एक दिन समाजमा राम्रो नागरिक भएर सबैको उदाहरण बन्न चाहन्छु